ए हेलो ए के हुन्छ र यही अब त्यही हो सिबीहरू छ हो सिमी छ टमाटर छ त्यही इस्कुसको मुन्टाहरू छ हो इस्कुसहरू छ त्यही हो ए हजुर हजुर अर्को त्यही इस्कुस छ कलिलो कलिलो हजुर

ए हजुर म गरिदिन्छु कि अन्त पहिला अलिकति भाउ त भाउ त मिलाउन पऱ्यो नि त अब यसो त्यो रेटमा त अलिक पोसाएन मलाई भाइ कि अन्त त्यो बोराको त्यो अलिकतिको मद्दत गर्ने

मे मेरो त अब अर्ग्यानिक पनि त हो नि त भाइ अब अलिकति हजुर हजुर हजुर अनि इस्कुस चाहिँ कसरी छ भाइको भाइको रेट चाहिँ कति छ

बिस रुपियाँ अन्त उयो अब हुँदा यता बिटा चाहिँ अब कसरी लिनुहुने अस्तिको जस्तै बिटा त्यो साइजको हो कि कत्रो गर्नु हो

ए अँ अब त्यस त्यो त ठिकै छ कि तर ल ल अब खै गाडी चाहिँ के हो यसपालि त पठाइदिने होला नि भाइ गाडी अस्ति पनि खै गाडी पठाइदिन्छु भन्यौ त्यत्तिकै मैले नै गर्नुपऱ्यो हो हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर

ए अँ ठिकै छ रोडसम्म त निकालिदिई हाल्छु हो ल ठिकै छ त्यसो भने कि त्यो तल्लो घरतिर पनि सोध्नु नि हो साथी त्यता पनि छन् होला पनि हो सब्जी त ए अँ ल ल त्यसो भने ल ल भोलि होइन कति बजी निस्किनु नि बिहानै ए अँ ल ल ल ओके भाइ ओके हुन्छ हुन्छ त्यसो भए ल